ए चालक दाइ हेलो सुन्नुहुँदैछ सुन्नुहोस् न मलाई भोलिको दिन तपाईँको गाडी चाहिएको थियो है हामीलाई त्यही त भोलि अलिकति घुम्नका लागि पर्यटकीय स्थलहरू जान थियो है विशेष गरि हाम्रा त्यहाँ कालेम्पोङ्गका डेलो दुर्बिन घुम्न जानको लागि कति खर्च लाग्छ होला है र त्यहाँ कतिवटा हाम्रो अझै त्योदेखि पनि धेरथोर कतिवटा चाहिँ पर्यटकीय स्थलहरू होला है अनि हामी लाई चाहिँ ठुलो ट्यक्सी भन्दा नि सानो ट्याक्सी चाहिएको थियो जसमा कि चारजना अट्ने है अनि ठुलो ट्याक्सीमा कति जाना जस्तो अटिन्छ होला छजाना जस्तो अटिन्छ होला अनि तपाईँको भाडा चाहिँ कति होला है त्यो भाडाबारे पनि अलिकति जान्न पाए है धेरै राम्रो हुन्थ्यो है र दया गरेर हामीलाई तपाईँको भाडा पनि भनिदिनुस है र एक दिनको कति रूपियाँ कति सय लाग्छ है त्यो बारे पनि अलिकति जानकारी लिनपाँए एकदमै राम्रे हुन्थ्यो है र हुन्छ र मलाई एकपल्ट यसो सोचेर भनिदिनु होस् न कति के खर्च लाग्छ गाडी भाडा है